समयको अनुक्रमसितै विश्व विवेक विकासका मोडहरू हिँड्दै आइरहेको देखिन्छ मानव उत्पत्तिदेखि जुन आगो बाल्ने तरिकाको विकास हुँदै औद्योगिकदेखि लिएर हाल आर्टिफिसियल इन्टेलिजेन्ससम्मको जुन यात्रा छ त्यो यात्रा अद्वितीय रहेको छ र समयको अनुक्रम सँगसँगै दिनादुन दिनानुदिन नयाँ नयाँ कुराको खोज नयाँ नयाँ कुराहरूको आविष्कार भइरहेको छ जुन चाहिँ विश्व परिवर्तनको विश्वको विकास भएको सङ्केतहरू हुन् र यसरी विकास हुनु एकदमै उत्तम हो तथापि यसका नकारात्मक प्रभावहरू पनि छन् जसले गर्दा प्रकृत्तिलाई धेरै हदसम्म नकारात्मक प्रभावहरू पारिरहेको छ र अन्तत भन्नुपर्दा समय परिवर्तनशील छ समयकै कारण संसार परिवर्तन भइरहन्छ विश्वमा विकासहरू आइरहन्छ र असल दिशामा परिवर्तन हुन आवश्यक छ नत्र संसार विनाश पनि हुनसक्ने सम्भावना धेरै मात्रामा रहन्छ